हेलो हजुर ग्यारेज दोकानबाट बोल्नु हुँदैछ गाडी बनाउने ए हजुर हजुर अनि तपाईँको उयोसमा के के गर्छ हौ कामहरू चाहिँ मतलब गाडीको रिपेरिङहरूमा हजुर हजुर ए हजुर हजुर अनि यो मेरो चाहिँ गाडीको त्यो बडीको रिपेरिङ गर्नु चाहिँ पर्ने थियो कि हजुर अनि त्यसकै लागि फोन गरेको थिएँ गर्छ है ए हजुर हजुर अनि कति लाग्छ होला है खर्च चाहिँ मेरो गाडी चाहिँ मरुती छ हौ मारुती भ्यान होइन डल्लै डल्लै बडी हो नि मेरो त त्यसो भए त अलिक महँगौ लाग्छ होला ए हजुर हजुर हजुर अन्त के भन्छ तपाईँको दोकान चाहिँ जहिले नि खुल्लै हुन्छ कि बन्द हुन्छ कहिले बन्द हुन्छ के हुन्छ सन्डे चाहिँ अफ होला बन्द हुन्छ ए हजुर त्यसो भए म आउँछु नि तपाईँको दोकानमा त्यसो भए है कै कहिलेतिर हुन्छ मिलाएर आउनु भन्दा अगाडि फोन गर्छु नि तपाईँलाई ए हुन्छ हुन्छ हुन्छ त्यसो भए है म फोन गर्छु नि तपाईँलाई